हेलो हेलो दाजु सुन्नुहोस् न तपाईँले मैले तपाईँलाई त्यो गाडी भनेको थिएँ नि त्यो गाडी त आउनु त आयो हो त्यो गाडी त जाँदा जाँदै त हाम्रो त यहाँ बाटोमा बिग्रेर खराब कस्तो खराब गाडी पठाउनु भएको तपाईँले मैले भनिदिएको थिएँ त पहिल्यै फ्यामिलीसँग जाँदैछु भनेर अनि तपाईँले यस्तो गाडी पठाएर हुन्छ लु भन्नुहोस् त न त्यसको सिट कभर राम्रो छ न ब्रेक राम्रो छ हर्न पनि लाग्दैन रहेछ यो अनि यस्तो प्रकारले कहिले हुन्छ हो दाजु तपाईँले यत्रो चार्ज लिनुभएको छ हामीले त्यो चार्जलाई हामीले एक्सेप्ट गरेर त्यही त्यति चार्जमै हामी जाँदैछौँ तर पनि तपाईँले अन्त यस्तो प्रकारले गरेर कहाँ हुन्छ सिट पनि च्यात्तिएको ब्रेक पनि छैन केही पनि छैन लु भन्नुहोस् त अब हामीलाई अभर परेन आधी बिचमा त्यो एक्लै भए पनि ठिकै छ त्यो फ्यामिलीसँग थियौँ हामी हो अब कसरी अब अर्को गाडी तपाईँले मिलाई दिनुहुने होइन